स्कुलहरूमा हामीले चित्र बनाउँदाखेरि कुनै आमहरू बनाउँथ्यौँ घर बनाउँथ्यौँ त्यसको बादमा कुनै फुल भयो कुनै गाछहरू भयो त्यस्तो बनाउँथ्यौँ तर कोही बेला उल्टा गरि पनि लाँदाखेरि अब सरहरूले कराउनु हुन्थ्यो कोही बेला यसो कुटपिट गर्नुहुन्थ्यो र हामीहरू कोसिस गर्थ्यौँ अझौ पनि राम्रो गरौँ भनेर अझै सकौँ गर्नलाई भनेर कोसिस चाहिँ गर्थ्यौँ र सरहरूले पनि गर्नु भन्नुहुन्थ्यो र कराउनु पनि हुन्थ्यो अरू गर्न पनि सिकाउनु हुन्थ्यो हाम्रो त्यसरी नै कोसिस गरिरहे थियौँ